म अब यो रियालिटी सोको लागि भन्नुपर्दा चाहिँ अब मैले चाहिँ म चाहिँ अब यस्तो चाहिँ म चाहिँ म चाहिँ सङ्गीत मन पर्नाले गर्दा म यस्तोहरू प्रोग्रामहरू चाहिँ धेरै नै हेर्ने गरेको छु म चाहिँ धेरै हेर्छु जस्तै हाम्रो इन्डियन आइडल भयो लिटल च्याम्पहरू भयो सारेगामापाहरू भयो जस्तै अब नेपालाबाट पनि नेपाल आइडल भयो स्टार नेपालहरू थुप्रो प्रायः हेर्छु म अन्त यसकोमा चाहिँ हाम्रो हिन्दीमा भन्नुभयो अब इ इन्डियन आइडलहरूमा भन्नुपर्दा चाहिँ मलाई चाहिँ अब नेहा कक्करको साह्रै मन पर्छ उहाँको भोइसहरू उहाँकोहरू साह्रै राम्रो उहाँको भोइसमा साह्रै मिठास छ अन्तखेरि चाहिँ म पुरा मन पर्छ उहाँको त्यो गीतहरू कति त्यो मिले हो तुम हम को भन्नेहरू पुरा राम्रो लाग्छ उहाँको म पुरा हेर्छु मलाई सङ्गीतको क्षेत्रमा चाहिँ मलाई त्यो सङ्गीतको क्षेत्रमा मलाई नै हुनुले गर्दाखेरि चाहिँ मलाई धेरै नै राम्रो लाग्छ त्यो चाहिँ अन्त जस्तै नेपालबाट पनि नेपालको पनि कतिजना गायकहरू त धेरै राम्रो हुनुहुन्छ जस्तै प्रविशा अधिकारी भयो उहाँको चाहिँ अहिले नयाँ हुनुहुन्छ उहाँहरू उहाँको नयाँमा चाहिँ वहाँको दामी दामी छ अहिले उहाँको सङ्गीतहरू चाहिँ त्यसैले गर्दा चाहिँ म प्रायः जस्तो हेर्छु त्योहरू अब त्योहरू प्रायः जस्तो राम्रै लाग्छ मलाई अब सबै हेर्छु म त्यस्तोहरू हेरेर म पनि सिक्ने कति कोसिस गर्छु उहाँहरूबाटै सिक्छु म यो कुरा चाहिँ अब सङ्गीतको क्षेत्रमा चाहिँ म उहाँहरूबाटै सिकेर कति कुराहरू अब हामीले पनि हामी त तर त्यस्तो दामी त होइन अब उहाँहरू जस्तो त उहाँहरूकोबाट सिक्ने मौका चाहिँ पाउँछौँ हामी टिभीमै हेरेर यसरी नै हेरेर चाहिँ हामीले सिक्ने मौका पाउँछौँ अन्तखेरि चाहिँ त्यही कारण चाहिँ म एकदम इन्डियन आइडल हेर्छु नेपालबाट त्यो सारेगा उयो नेपाल यता इन्डियन आइडल सारेगामापाहरू लिटल च्याम्पहरू सबै हेर्छु म त्योहरू त्यहाँदेखि यता नेपालबाट स्नेप स्टार नेपालहरू सबै हेर्छु त्यस्तोहरू मलाई पुरा मन पर्छ अन्त कति उहाँहरूकोबाट हामी सिक्ने मौका पाउँछौँ हाम्रो नानीहरूलाई पनि सिक्ने मौका पाएको छ उनीहरूले गर्दाखेरि हामीले अहिले सजिलै लानु पाउँछौँ अन्त त्यसमा चाहिँ म नेहा कक्करको र हाम्रो नेपालीमा चाहिँ प्रविशा अधिकारीको धेरै राम्रो लाग्छ